हजुर हजुर ए हजुर मैले गरिदिएको थिएँ त अन्त ए हजुर मैले गरिदिएको थिएँ त अन्त मैले गरिदिएको थिएँ गर्नु त हजुर होइन होइन अब हजुर हजुर होइन अब होइन त्यो लाइट चाहिँ जल्नु छोड्यो कि होइन होइन सुन्नु न सुन्नुहोस् त सुन्नु न मेरो मेरो कुरा सुन्नु न तपाईँले वारन्टी छ त अन्त त्यसको अन्त छ महिनाको वारन्टी थियो होइन अन्त अब त्यो टेक्निकल इस्यू हो नि त भाइ अब त्यो त्यो अब टेक्निकल इस्यू हो अब मैले बिगारेको त होइन नि त अब टेक्निकल फल्ट हो नि त मेरो पनि के छ गल्ती अन्त अब त्यो त टेक्निकल फल्ट हो होइन अन्त ए भन्दा पनि त्यो पुरानो स्टकको हालिदियो होला नि त पुरानो स्टकको बल्ब थियो होला कि त्यो त्यो त्यही हालिदियो होला हौ सायद हजुर होइन होइन अब तपाईँको अन्त चेन्ज गर्दा हुन्छ नि त चेन्ज गरिदिन्छु नि त म भोलि भोलि नभए पर्सी हजुर हजुर अब हजुर भोलि त सुन्नुहोस् न भाइ सुन्नु न भोलि त मेरो काम छ कि अलिकति दोकानमा अब भोलि हौ काम छ कि मेरो अलिकति होइन हौ सुन्नुहोस् न फेरि सुन्नु न मेरो कुरा भोलि चाहिँ क्याउ अब मेरो सामानहरू आउँछ कि सिलगढीबाट अन्त त्यो हाल्नुहरू पर्छ अन्त त्यसले गर्दाखेरि पर्सि आउँदा हुँदैन अन्त हुँदैन भाइ भोलि भ्याउँदिन नि त म फेरि भ्याउँदिन नि त म भोलि फेरि भोलि मेरो सामानहरू आउँछ त्यो हाल्नुपर्छ रकी दादा छैन छुट्टीमा गएको छ सबैजना ल ल म म हेर्छु नि ल भोलि भ्याए भने आउँछु नभए ल ल ल ल ल ल